हजुर सुन्नुहोस् न मैले त्यो अनलाइन सपिङ वेबसाइटबाट चाहिँ एउटा जुत्ता हेरेको थिएँ नि त न्यू ब्यालेन्सको होइन पहिलादेखिको हेरेको थिएँ र राम्रो लागिरहेको थियो अन्त चाहिँ मैले मान्छेको रिभ्यूहरू हेर्दा पनि राम्रो थियो अन्त प्राइज पनि ठिकठाक थियो ट्वेइन्टी फाइभ हन्ड्रेड थियो होइन अन्त एकपल्ट ट्राई गरौँ न भनेर चाहिँ म आएको थिएँ नि त त्यो मगाउँदाखेरि अन्त मगाउनु त मगाएँ मैले सिधै हाफ पेमेन्ट चाहिँ अनलाइन गरेको थिएँ नि त अन्त चाहिँ डेलिभरी अन्त सिओडी गरेको थिएँ आधा पेमेन्ट चाहिँ अन्त चाहिँ एकदम ढिलो अन्त मैले मगाउँदाखेरि मैले अब सेभेन डेजको मलाई टाइम दिएको थियो होइन आउँदा सेभेन डेजमा चाहिँ तपाईँको डेलेभरी चाहिँ आइपुग्छ भनेर भन्नुभएको थियो अन्त चाहिँ सेभेन डेज भएर पनि अन्त नआउँदा चाहिँ मैले टेक्स्टहरू गर्दा कलहरू गर्दा पनि राम्रो रेस्पोन्स नदिने होइन अन्त अब हुन्छ नि अब त्यो अलिक कस्तो नेगेटिभ रेस्पोन्स दिने अन्त ठिकै छ अन्त चाहिँ भन्दा भन्दा भन्दा भन्दा प्रडक्ट आयो होइन अन्त प्रडक्ट आउँदाखेरि चाहिँ अब मैले न्यू ब्यालेन्सको मगाएको खोल खोल्छु त्यो हुन्छ नि जुत्ताको जुत्ताको खोल फेरि अर्कै छ जुत्ताको खोल त खोइ कुन चाहिँ ब्रान्डको थियो त्यो थाहा पनि छैन फेरि जुत्ता नाइकी चाहिँ नाइकीको थियो तर अब त्यो कुन मोडल हो नाइकीको कुन सिरिज हो अब त्यो हुन्छ नि अब अब मैले चाहिँ अब अलिक फेसेनेबलको लागि मगाएको थिएँ तर अब त्यो कुन चाहिँ जुत्ता आयो आयो त्यो केहीमा पनि नसुहाउने होइन त्यो पुरानो पुरानो खाले थियो अन्त जुत्ता पनि अब मैले एक दिन ट्राई गर्दाखेरि यो भयो सिधै त्यो गम साइडको यस्तो जुत्ताको हुन्छ नि त्यो कपडापट्टि सिधै फाट्यो फर्स्टमै फाट्यो सोल पनि नराम्रो हिँड्दा पनि असपट हुने एकदम नराम्रो थियो त्यो प्रडक्ट चाहिँ एकदम खत्तम एकदम घिलाग्दो अन्त त्यो जुत्ता आबो के गर्नु मो मैले पच्चिस सौ लगाएर त किनेँ खत्तम मैले चाहिँ अब त्यस्तो रिग्रेट लाग्यो त्यो जुत्ता किनेर होइन एकदम नराम्रो केहीमा पनि न सुहाउने घिनै लाग्दो अब त्यो जुत्ता किनेर चाहिँ मलाई एकदम रिग्रेट भइरहेको छ अन्त चाहिँ अब आइन्दा चाहिँ अब त्यो वेबसाइटहरूबाट चाहिँ म चाहिँ मगाउने छुइनँ मगाए पनि अब एकदम हेरेर होइन त्यो एकदम हुन्छ नि हुँदै नहुने हाँसै उठ्दो जुत्ता आएर चाहिँ अब चाहिँ मलाई चाहिँ रिग्रेट लाग्यो अब म ट्रस्ट पनि गर्दिनँ त्यसमा अनलाइन यसबाट अब चाहिँ अब चाहिँ होइन स्टोरहरूतिर गएर भए पनि मगाउँछु तर त्यस्तो चाहिँ मगाउँदिन एकदम नराम्रो आएको कन्डिसन खराब थियो जुत्ताको हरेस लाग्दो केहीमा पनि नसुहाउने हजुर